अब त्यस्तो टाढो त थाहा छैन बिहान चार बजीदेखिको मेला ग्राउन्डमा फुटबल प्र्याक्टिस सुरू हुन्छ है त्यहाँ चाहिँ एकदम फ्री हो कसैलाई केही दिनु पनि परेन बिहान आफू जाउ प्र्याक्टिस गर प्र्याक्टिस गर त्यहाँबाट दिनभरी चाहिँ हाम्रो यहाँ कुमुदुनी स्कुल हालै त्यहाँनिर अब सबै कुरा सिकाउँछ टाइक्वान्डोदेखि लिएर बक्सिङ फुटबल तपाईँको प्रायः भलिबल डान्स सबै प्रायः यहाँ हाम्रै गाउँमा दाजु हुनुहुन्छ प्रशान्त दाजु उहाँकोमा चाहिँ फेरि फिस लाग्छ अरे है उहाँले फेरी गीत म्युजिक क्लासहरू गराउनुहुन्छ है त्यहाँ अब जिमहरू छ धेरैवटा कुराहरू छ अब गाउँ घरमै पनि है सबै अब हेल्थहरूपट्टि भयो तपाईँको यता डान्सहरूमा भयो योगाहरू प्रायः प्रायः ओपोर्चुनिटीहरू अब हाम्रो कालिम्पोङ एरियामा भइरहेको नै छ हुन्छ पनि होला अझै आउने दिनहरूमा अझै बढ्दै पनि जान्छ होला है